अब हाम्रो नेपाली भाषाले हाम्रो राज्यमा कस्तो सांस्कृतिक अब पहिचान र अब भूमिका खेल्छ भन्दाखेरि चाहिँ तपाईँको अब थर्टी फर्स्ट अगस्त नाइन्टिन नाइन्टी टुमा इन्डियाको अब अफ् इन्डिया अफ् पार्लियामेन्टले अब एमडमेन्ड गर्यो एट्थ सेड्युलमा होइन त्यो जे मणिपुरहरूको पनि आउँछ मणिपुरीहरू पनि आउँछ नेपालीमै छ अब मान्यता प्राप्त गर्यो नेपाली भाषाले नेपाली शब्द अब भाषाले इन्डियामा त्यहाँबाट अब त्योभन्दा अगाडिदेखि नै अब नेपाली भाषाहरू त अब निकै भूमिका खेलेको छ जस्तै हाम्रो इन्डियाको राष्ट्रिय गानामा पनि हाम्रो नेपाली नै सङ्गीत हालेको हो मलाई एक्ज्याक्टली नाम याद छैन होइन अन्त त्यस्तै प्रकारहरूले अब नेपाली भाषामा अब इन्डियामा बङ्गला वा वेस्ट बङ्गाल राज्यमा नेपाली सब्जेक्टहरू छ स्कुलहरूतिर नेपालीलाई प्रायोरिटी दिएर सब्जेक्टहरू राखेको छ नि त